दाजु ल्या हामी त अब यहाँ सेभोक मोडको ट्राफिकमै फँसिरहेको छौँ है अनि हामी मलाई त चम्पासरी समयमा नै पुग्नु पर्ने थियो म नभेनेको एक बजी चाहिँ म त्यहाँनेर पुग्नै पर्छ है अनि अब हामी कुनै एउटा छोटो वा छिटो मार्ग जहाँ चाहिँ अब हामीले कुनै पनि ट्राफिकहरू भेट्नु सक्दैनौँ त्यस्तो कुनै बाटो छ भने हामी त्यो बाटो गएर म समयमा नै त्यो स्थानमा पुग्नु पाएँ त राम्रो हुन्थ्यो तपाईँलाई यसको केही जानकारी छ भने तपाईँले यसो यो गाडीलाई यो ट्राफिकबाट अलिक केही छोटो बाटो पुग्ने स्थानमा हामीलाई पुर्याइदिनु भयो भने है समयमा नै हामीलाई आफ्नो गन्तव्यमा पुर्याइदिनु भयो भने एकदम असल हुने थियो तपाईँले अलिकति यसमा विचार गरिदिनु होस् के कुनै यस्तो कुनै अन्य यस्तो बाटो छ जो चाहिँ हामीले जो ट्राफिकहरूलई हामीले कुनै पनि ट्राफिकहरू भेट्दैनौँ र हामी समयमा नै आफ्नो स्थान पुग्न सक्छौँ कि सक्दैनौँ होला